र कालिम्पोङको इतिहास भन्दाखेरि अब कालिम्पोङ अहिले जिल्ला सबै ग्रामदेखि लिएर सबै हेर्दाखेरि एउटा इतिहास चाहिँ एउटा छ हामी सुन्दै आएको अनि त्यो चाहिँ सिक्सटी एट अठसठी सालमा डरलाग्दो भल पहिरो गएको थियो भनेर हामी सुन्ने गर्दछौँ अनि त्यो समयमा भल पहिरोको कारणले गर्दा धेरै मानिसहरू हताहत घायल अनि धेरैको परिवार त्यो भल पहिरोले पुरिएर मरेको कुरा पशु प्राणीहरू मरेको कुरा हामी एउटा हतिहास एउटा घटना हामी त्यसरी सुन्दै आएका छौँ अनि त्यसरी नै कालिम्पोङ जुन अहिले सहर बसाएको छ अनि हामी सुन्छौँ पहिला त्यो सहर चाहिँ त्यति विकसित थिएन त्यो समयमा हामी सुन्छौँ अहिलेको मेन रोडमा चाहिँ बाघहरू हिँड्ने गर्थ्यो भनेर हामी सुन्ने गर्दछौँ अनि त्यहाँ चाहिँ गोरु गाडीहरू हिँड्ने गर्थ्यो अनि घोडा गधाहरूले सामान ओसार्ने गर्थ्यो अनि त्यहाँको व्यापार चाहिँ विशेष चाहिँ घिर्लिङबाट गर्ने ल्याउने गर्थ्यो भनेर हामी सुन्थ्यौँ है सत्ताइस माइल भएर एघार माइल कहाँनिर त्यसको जग्गा छ अनि त्यहाँनिर सामानहरू ल्याउने काम गर्थ्यो भनेर हामी त्यहाँको इतिहास सुन्छौँ अनि धेरै तिबतबाट आएको मानिसहरूले पनि त्यहाँनिर शरण लिएर बसेको छ अनि त्यहाँनिर धेरै टिबिटेनहरू अहिले व्यवसाय गरेर बस्ने गर्दछ अनि उनीहरूले चाहिँ पहिला तिबतबाट घोडा गधाहरूबाट सामान लादेर ल्याउने गर्थ्यो अनि यहाँको समानहरू तिबत लाने काम गर्थ्यो भनेर हामी यसरी त्यहाँको इतिहासलाई सुन्छौँ अनि कालिम्पोङ एउटा त्यहाँनिर एउटा भुटान हाउस भन्छ त्यहाँनिर भुटानको रानीको महल पनि बनिएको छ अनि त्यसको इतिहास छुट्टै छ अनि त्यहाँनिर ब्रिटिसहरूले पनि धेरै कालिम्पोङलाई राम्रो गरेको छ ब्रिटिसलाई ब्रिटिसहरूले धेरै त्यो समयमा ब्रिटिसको टाइममा ब्रिटिसको समयमा ब्रिटिसले पनि कालिम्पोङलाई बिकास गर्नुमा धेरै सयोग पुराएको हामी अहिलेको समयमा त्यहाँको प्राचिन इतिहासहरूले हामी पाउछौँ विशेष गरीकन शिक्षाको क्षेत्रमा कालिम्पोङलाई ब्रिटिसले धेरै सहायता पुराएको छ अहिले नामी नामी कालिम्पोङको सकुलहरू जति पनि छन् अहिले ब्रिटिस कालको स्कुलहरू नै छन् त्यहाँनिर जस्तै एसयुएमआई अनि डक्टर ग्राम्स अनि अरू थुप्रै छ अनि त्यहाँको ऐतिहासिक एउटा चर्च छ अनि त्यो ब्रिटिस कालमा नै त्यो समयमा बनिएको त्यो ऐतिहासिक चर्चहरू छ मेक फार्लेन अनि यसरी त्यहाँतिर कालिम्पोङ त्यसरी बिकास हुँदै अहिले आइपुग्दाखेरि कालिम्पोङ धेरै बिकसित भइसकेको छ टेकनोलोजीले गर्दाखेरि अैले सबैको कम्प्युटर अनि अहिले सबैको हातमा मोबाइल सबै मानिसहरू अब एडभान्स भइसकेको छ कालिम्पोङको मानिसहरू त्यो एउटा इतिहास त्यसरी भएर गएता पनि कालिम्पोङ धेरै ब्रिटिसको टाइममा पनि अनि तिब्बत र कालिम्पोङको सम्बन्धले त्यो बिक् व्यवसाय को टाइममा पनि धेरै नै कालिम्पोङले उपलब्धि गरेको हामी यो समयमा आएर हामी महसुस गर्दछौँ अनि त्यसरी नै अनि कालिम्पोङ प्राय चाहिँ अब लेप्चाहरूको रासो बासो भएको छ अनि लेप्चाहरूको एउटा ठुलो इतिहास छ अनि यहाँनिर अनि किङ गेबो अछ्योबको बारेमा हामी भन्नुपर्दा हाम्रो लेप्चाहरूको चाहिँ राजा अन्तिम राजा अनि उहाँको एउटा गढ चाहिँ अलगडाको नजिक त्यहाँनिर एउटा दामसाङगढी भन्छ त्यहाँ गढी छ अनि त्यहाँबाट उहाँहरूले त्यहाँबाट सजिलैसँग सिक्किमलाई चाइनालाई भुटानलाई देख्ने गर्दछ अनि त्यो गढिबाट अनि उहाँलाई पनि उहाँको सत्रुद्वारा चाहिँ त्यहीँ नै उहाँलाई पनि हत्या गरिएको अनि उहाँको टाउको चाहिँ छिनेर तल चेल खोलामा उडेर गएको भन्ने एउटा कथा हामी लेप्चा कथामा हामी पढ्ने गर्छौँ सुन्ने गर्दछौँ त्यसरी नै कालिम्पोङको गोर्खे नेताहरूमा हामी डम्बरसिङ गुरुङको बारेमा पनि सुन्छौँ जसले चाहिँ गोर्खा लिग भारतीय गोर्खा लिग पार्टी निर्माण गरेर उहाँले कालिम्पोङबाट एउटा गोर्खाको एउटा ठुलो परिचय उसले उहाँले पनि एउटा राख्न सकेको कुरा हामी उहाँको बारेमा हामी सुन्ने गर्दछौँ र यसरी नै अहिलेको समय आउँदा चाहिँ अहिले आधुनिक रूपमा चाहिँ कालिम्पोङ धेरै नै बिकास भएर गएको छ